दार्जिलिङ जिल्लाको पेसाहरू जुन मानिसहरूले पछ्याउँछन् कि त लाग्छन् भनेको अब सिधै हेर्दा गभर्मेन्ट जब् हो अहिलेको युवाहरूले इक्जामहरू बसेर गभर्मेन्ट जबहरूतिर इच्छा गर्छन् अन्त अरू अब त्यो कन्ट्र्याक्टको कामहरू भयो अन्त यो पोल्ट्रीको काम भयो सिन्कोना प्लान्टेसन जुन छ हाम्रो हिल्समा त्यसको काम भयो रेसम बारी अन्त चियाको त अब चियाको त हाम्रो दार्जिलिङ त अब सेन्टर हो बाहिर बाहिर एक्सपोर्ट पनि हुन्छ अन्त त्यसमा भयो कामहरू फ्याक्ट्रीमा भए पनि अब यसो हेड कामहरू भए पनि त्यस्तोहेरू हो अनि अरू उद्योगहरू भनेको अब आफ्नै दोकानहरू खोलेर केही मम चाउमिनको दोकानहरू खोलेर कि त केही सामान बिक्री गर्ने दोकानहरू खोलेर गरिन्छ अब त्यो छोडेर अझ मानिसहरू अझ बढी अरू केही गर्छु भन्दाखेरि अब बाहिरको सामानहरू ल्याएर किनेर ल्याएर कि त अब त्यो बाहिरको सामान बिक्री नहुन्जेलसम्मलाई ल्याएर त्यहाँ यता ल्याएर बिक्री गरेर त्यसको पैसा फेरि फिर्ता गरेर त्यसरी पनि चलाउने पनि गर्छन् लुगाहरू भयो घरको सामानहरू भयो घरमा राख्नेहरू भयो त्यस्तो पनि गर्ने गर्छन्